ए दिदी सुन्नुहोस् न तपाईँकोमा नि फुलहरू छ फुलहरू कुन कुन फुलहरू छ होला है तपाईँकोमा

ए लालुपाते कसरी छ अहिले हजुर ए उयो गोदावरी ए तपाईँको अनलाइन हुन्छ होला है डेलिभरी अनलाइन हुन्छ तपाईँकोमा ए अनलाइन भयो भने मलाई पनि अलिकति सुविधा पर्छ किनकि म अनलाइन पेमेन्टै अनलाइन पेमेन्ट गरिदिन्छु तपाईँकोमा हो त्यसो भने मलाई सयपत्री दसवटा हो अन्त लालुपाते दसवटा अन्त गोदावरी दसवटा पठाई दिनुहुन्छ पठाई दिनुहोस् कि अन्त तपाईँलाई जिपे दरिदिन्निछु ल अन्त अरू चाहिँ तपाईँकोमा अहिले सिजन फुलहरू चाहिँ हजुर ए पमपम पनि छ ए त्यो पमपम छैन पमपम पनि तपाईँले मलाई पन्ध्रवटा पठाई दिनुहोस् न ल सबै त्यो पठाई दिनुहोस् कि ए मखमली त होस् कि अहिले उयो त्यो गोदावरी अन्त लालुपाते दसवटा गोदावरी दसवटा अन्त त्यो अर्को के भन्नुभयो पमपम फुल पन्ध्रवटा पठाई दिनुहोस् कि म तपाईँलाई जिपे गरिदिन्छु नि ल हुन्छ हुन्छ हुन्छ